हाम्रो क्षेत्रमा बद्लिँदै गएको जुन जलवायुहरू छ त्यसले धेरै नै असर पारिरहेको छ किनकि अब हाम्रो जुन अब आफ्नो आफ्नो सिजनको जुन एउटा बालीहरू हुन्छ जुन अब हाम्रो यो साग सब्जीहरू हुन्छ त्यो रोपिन्छ र सिजनको अनुसारले त्यो गरममा रोप्यो भने जाडोमा पानी पर्दा रोपिने बालीहरूमा पानी पर्ने बेलामा पानी नपरेर अब गरमको बेलामा पानी पर्दाखेरि आज कल त त्यस्तै नै हुँदछ त्यस्तो गर्दाखेरि त्यो बाली पनि नष्ट हुन्छ न त्यो गरमको बाली गरम महिनाको बाली अब उम्रिने गर्छ न त्यो ठण्डा महिनाको बाली राम्रो हुन्छ त्यसरी फसलहरू कम्ती कम्ती हुँदै जान्छ अब यस्तै हो किसानले अब बाधाहरू झेल्नु पर्ने भनेको यस्तै नै हो फसल कम्ती हुँदै जान्छ त्यो सही मात्रको घाम पानी भएन भनी अन्त अब यस्तोहरूलाई सामना गर्नुलाई चाहिँ किसानहरूले आज कल त त्यो एउटा ग्रिन हाउस भन्ने बनाइन्छ त्यो बारबेर गरेर प्लास्टिकले बेरेर एकदम त्यो जुन तापमान चाहिन्छ त्यही तापमानको बनाएर चाहिँ त्यस्तो गर्दा चाहिँ के हुँदो रहेछ बाहिरको हावाहरू चाहिँदैन बाहिर पानीहरू चाहिँदैन भित्र छिटेर पानी छिटेर एउटा त्यो घर जस्तै बनाएर चाहिँ त्यहाँ भित्र मजाले नै उब्जँदा रहेछ त्यो चाहिँ सानो मात्र बनाउनु चाहिँ अलिकति अब अप्ठ्यारो नै हो ठुलो मात्रमा बनायो भने चाहिँ धेरै नै अलिक फाइदा हुन्छ जस्तो लाग्यो मलाई चाहिँ किन हाम्रो यहाँ हाम्रो गाउँमा पनि एक दुइजनाले बनाउनु भएको छ अहिले भर्खर एक दुई साल भयो होला बनाएको र फाइदा हुँदो रहेछ सब्जीहरू चाहिँ मुख्य रूपमा मजाले फल्दो रहेछ त्यसमा चाहिँ अन्त अब अरू हानीको सामनाहरू त त्यही हो समयमा नफल्दाखेरि त्यो बालीको कम्ती उब्जनी हुँदाखेरि अब त्यो हानी त हुन्छ नै त्यही नै हो